हाम्रो आलिपुरद्वार जिल्लामा त धेरै पर्यटक स्थलहरू छ घुम्ने ठाउँहरू छ जस्तै कि भयो जल्दापारा न्यास्नल पार्क वाइल्डलाइफ स्याङ्चुरी हो त्यहाँ धेरै धेरै पर्यटकहरू आइन्छ हामीले पनि साथीहरूलाई बेला बेला लान्छ उता घुमाउनु त्यहाँ राइनो पाइन्छ भनेर भन्छ अनि रोयल बेङ्गल टाइगर बाइसनहरू पाइन्छ अनि यता आलिपुरद्वार जिल्लामा त यो बाक्सा टाइगर रिजर्भ छ त्यसमा पनि धेरै टुरिस्टहरू आइन्छ आउँछ एट्र्याक्सन प्लेस हो अनि अहिले त आलिपुरद्वार जिल्लाको सबैभन्दा बेसी नै टुरिस्ट एट्र्याक्सन प्लेस चाहिँ बाक्सा फोर्ट जस्तै लेप्चाफा धेरै मान्छेहरू आइन्छ हामी पनि गएको छ गएको थियो अस्ति अस्तिको साल राम्रो भिउ पोइन्ट मजाको छ ट्रेकिङ एकदम बेस्ट ट्रेकिङ ट्रेकिङ रुटहरू भयो ट्रेकिङ प्लेस छ ट्रेकिङ गर्ने ठाउँ भिउहरू पनि राम्रो हुन्छ टोटापारा पनि टोटापाडाहरू टोटापाडा जग्गा चाहिँ हाम्रो इन्डियाकै अब वर्ल्डमा भनौँ भने खाली त्यो जग्गामा मात्रै पाइन्छ टोटाहरू चाहिँ त्यो जग्गा पनि अलिकति ब्याकवर्डै छ जस्तै कि त्यसमा कुनै राम्रो फ्यासिलिटीहरू छैन त्यहाँ ट्रेकिङ टुरिस्टहरू आइन्छ त्यहाँ त्यहाँको मन्छेलाई हेर्नु अब टोटा टोटाहरूलाई यहाँ चिलापाता फरेस्ट फरेस्ट चिलापाता फरेस्टमा पनि ट्रेक गरिन्छ अहिले त्यहाँ चिलापता फरेस्टको ट्रेकहरू पनि छ जस्तै कि थुप्रै यहाँ राईमटाङ राईमटाङ दिपु भनेर टुरिस्ट प्लेसहरू धेरै त्यो अ टुरिस्ट प्लेसहरू यहाँ हामीले लाइफ टाइम स्पेन्ड गर्नु सक्छ छुट्टीमा यहाँ